मेरो तस्बिरहरू खिच्नु चाहिँ मलाई एकदमै मेरो जीवनको चाहिँ अब हबी हो हो मेन चाहिँ म अब एकदमै तस्बिरहरू चाहिँ सोसल मिडियामा चाहिँ म पोस्ट गरिरहन्छु किनभने मलाई है तस्बिर पोस्ट गर्नु चाहिँ साह्रो मनपर्छ फेसबुक इन्स्टाग्राममा है किनभने अब दिन प्रतिदिन हाम्रो एजहरू अब बित्दै जाँदैछ है मैले त्यो मान्छेलाई देखाउनु लागि चाहिँ मैले त्यो सोसल मिडियामा आफ्नो फोटोहरू पोस्ट गरेको होइन है त्यो एउटा मेमोरी आफ्नो एज जाँदैछ भनेर चाहिँ म फोटोहरू चाहिँ एकदमै म अपलोड गरिरहन्छु सोसल मिडिया इन्स्टाग्राममा है मेरो चाहिँ अब सबसे मेरो लाइफको हबी नै तस्बिर सोसल मिडियामा पोस्ट गर्नु हो